जलपाइगुडीमा त हावा पानीको पुरा बेसी यहाँनेर त हावा पानीहरू आउँछ किनभने नदीहरू बढेर डुबाउ भएर गाउँतिर खोला पसेर खोलाहरू घरहरू लगेर पुरा डुबाउहरू हुन्छ यहाँनेर त त्यसरी हुन्छ र एकदमै पानी आएन भने पनि एकदमै गरम बेसी भएर बस्नु सक्दैन पुरा पट पट धुँवा धुलो उड्ने खाले घाम लागेर पुरा गरम हुन्छ र यहाँनेर एकदम बस्नै नसक्ने गरम हुन्छ र जहाँ बर्खामा पनि पानीले गर्दाखेरि त्यति नै दुःख हुन्छ पुरा हावा पानी आएर खोलाहरूले गाउँहरूतिर पसेर घरहरू लगेर पुरा बाढहरू उयो गर्छ बिगार्छ